हालको जमानामा प्रविधि एक नम्बर सजिलो उपाय भएको छ भन्दा फेरि कुनै पनि ए अप्ठ्यारो पर्दैन कसरी भन्दा फेरि यो प्रविधिले उनानब्बे प्रतिसत नै विशेष विद्यार्थीहरूलाई लाभ पुऱ्याएका छन् भने आम मानिसलाई पनि लाभ पुऱ्याएका छन् यदि नकरात्मक पक्षपट्टि नजानु हो भनेदिखि सकरात्मक पक्षलाई हेर्नु हो भने उनानब्बे प्रतिसत पूर्ण रूपले सहयोग गरेको छ अनलाइन मार्फत नै तपाईँले

हरएक कुरो अहिले सुविधा दिएकोले गर्दा खेरि मलाई लाग्छ कम्तीको पनि उनानब्बे प्रतिसत यस यो प्रविधिबाट लाभ लिन सकिन्छ